भाइ मैले अघि तपाईँलाई फोन गरेको थिएँ मैले दुइवटा खानाको अर्डर गरेको थिएँ अनि खाना सँग सँगै मलाई अलिकति कोल्ड ड्रिङ्कहरू पनि चाहियो जस्तै तपाईँकोमा बियर पाइन्छ किङ फिसर हजुर त्यसको कति प दाम पर्छ हजुर एक सय साठी त्यसो भए दुइवटा किङ फिसर नर्मल अनि दुइवटा चिकन राइस पठाइदिनु होस् त झट्टै